हेलो हजुर भन्नुहोस् न हजुर हो त भन्नुहोस् न के थियो होला ए हजुर तपाईँ यहाँ एज् ए टुरिस्ट आउनको लागि भन्नुभएको होला है ए हजुर हुन्छ आउनुहोस् न यहाँनिर डेलो अन्त फेरि दुर्पिन बाहेक अरू पनि निकै ठाउँहरू छ जस्तो त्रिवेणी त्यहाँनिर तपाईँले राफ्टिङहरू गर्न सक्नुहुन्छ अन्त डेलोमा तपाईँले पाराग्लाइडिङहरू गर्न सक्नुहुन्छ

हजुर त्यस्तै त्यही छ डेलो अन्तखेरि दुर्पिन र तल के भन्छ यो त्रिवेणी ठाउँ त्यो बाहेक त्यहाँनिर गुम्बाहरू पनि निकै छ तपाईँ जानुहुन्छ भने घुम्नुको लागि हजुर गर्नु त सक्छु तपाईँले एप्रोप्रियट डेट दिनुपऱ्यो कहिले आउनुहुन्छ अन्त कति दिनको प्याकेजमा चाहिँ कति कतिवटा ठाउँ घुम्नुहुन्छ भनेर ए हजुर ए हजुर नोभेम्बर फाइभदेखि भने पछि फिफ्टिनहरूसम्म बस्नुहुन्छ है हजुर त्यतिमा कति कति तपाईँ चार ठाउँमा मात्रै घुम्नु जानुहुन्छ स्पेसल ठाउँहरू कालिम्पोङको त त्यही हो डेलो दुर्पिन अन्तखेरि त्यो त्रिवेणी अन्त एक दुईवटा लोकल मोनेस्ट्रिसहरू छ यहाँनिर

अरू हुन्छ तपाईँ त्यति चाहिँ घुम्नुहोस् होइन पहिला अन्त तपाईँको अझै टाइमहरू छ भने चाहिँ म लोकल ठाउँहरू पनि तपाईँलाई घुमाइदिन्छु नि दुर्पिन पनि एउटा टुरिस्ट टुरिस्ट एस् स्पटै हो कालिम्पोङको राम्रो छ गुम्बा नि छ त्यहाँनिर अन्त त्यहाँको वेदरहरू पनि एकदमै राम्रो छ तपाईँहरूले मनपराउनु हजुर क्लाइमेटहरू पनि राम्रो छ हजुर मेरो नाम भन्नुभएको मेरो नाम चाहिँ अनिता हुन्छ तपाईँ आउनुभन्दा एक दिन जस्तो अगाडि नै भनिदिनु होस् ल किनकि मेरो तपाईँ जस्तो नै अरू पनि हुन्छ कि अन्त मैले यसो दिन मिलाउनुपर्छ नि त हुन्छ वेलकम